ए अङ्कित भाइ बोलेको ए गाइड होइन तिमी अँ म उयसबाट यता कलकत्ताबाट बोलेको कि म कलकत्ताबाट बोलेको कि अँ त्यो अब त्यहाँ घुम्ने जग्गाहरू कस्तो छ हो भाइ हेलो

अँ भाइ त्यहाँ घुम्ने जग्गाहरू कस्तो छ हो ए अँ म चाहिँ फेमिली लिएर आउँ भनेको थिएँ कि म चाहिँ खासै कलकत्ताको हो कि अँ अब घुम्न आउँ भनेको थिएँ अब कति मेरो लिन्छ हो भाइले चाहिँ त्यहाँ घुमेकोहरू यसो दाम भनिदिएको भए हुन्थ्यो बिस तिस हजार लाग्छ अलिकति मिल्छ होला ए अँ म ल अब कहिलेतिर आउँछु भन्ने भने म यही दुई तारिखतिर आउँछु नि यही अक्टोबरमा कि भाइ ए हुन्छ म अगाडिको दिनै फोन गर्छु नि तपाईँलाई अब त्यहाँ अब घुम्ने त अब मलाई त्यस्तो त थाह छैन हो फर्स्ट टाइम आएको म दार्जिलिङ अब त्यही अब तिमी यहाँबाट अब तिमीलाई थाह छ भने चाहिँ अब कहाँ कहाँ छ घुमाइदेऊ न यसो राम्रो राम्रो स्पटहरू हजुर हजुर हजुर हुन्छ कहाँ कहाँ राम्रो छ त्यहाँ त्यहाँ लगिदेऊ न भाइ

ए हजुर अँ लैजाऊ न भाइ अब भाडासाडा त आब अलि कम्ती गरिदिनु हो म तिमीलाई अगाडिनै फोन गर्छु नि अँ म चाहिँ अब यहाँबाट चाहिँ भयो भने एक तारिखै हिँड्छु कि भाइ म त एक तारिख हिँड्यो भने त फ्लाइटमा हिँड्यो भने त अब एक घन्टामा त आइपुग्छु म हो

अँ मेरो कति नौ बजेको छ हो भाइ बिहानको नौ बजेको दस बजेतिर आइपुग्छु अँ आइपुग्छु भाइ एयरपोर्ट त्यहाँ पनि आउँछ होला नि त होइन ल्याउनु भाइहरू अँ त्यो मलाई अँ गाडी पठाइदिनु गाडीको फोन नम्बर ड्राइभरको पठाइदिनु नि भाइले

ल भाइ म आब तिमीलाई हामी कति चारजना हुन्छौँ हौ फेमिलीसँग म मेरो वाइफ अन्त नानीहरू ल ल भाइ ल ओके भाइ राखेँ ल